नृत्य भन्ने बित्तिकै नृत्यसित सम्बन्धित चिज हो गीत गीत बज्दाखेरि मान्छेको मन खुसी हुन्छ त्यो गीतमा नाच्नु पर्दा त त्यसै पनि मान्छेको आफैँ आफ उसलाई कसैले हेरेको नहेरेको किन नहोस् ऊ एक्लै कोठामा नाच्दा पनि ऊ आफैँ खुसी हुनु स्वाभाविक हो किनभन्दा फेरि नाच्दा फेरि स्वतः मन प्रफुल्लित भएर आउँछ त्यो एउटा पक्ष रह्यो अर्को पक्ष झन झुन्डमा नाच्दाखेरि स्टेजमा नाच्दाखेरि त मान्छेको थपडी बज्छ वाह वाह पाउँदाखेरि त उसको उत्साह बढ्छ ऊ त्यसै पनि कता कता रोगी छ भने पनि ऊ निरोग भइहाल्छ अर्को कुरो नाच्नु भन्ने बित्तिकै शरीरको एक्सर्साइस हुनु हो शरीर को हरएक अङ्ग को चहल पहल हुनु हो हरएक अङ्ग जब चल्छ भनेदेखि ऊ निश्चय स्वास्थ्य भएर आउँछ त्यसैले पनि नाच्नु शारीरिक मात्र होइन मानसिक रूपले पनि नृत्यले मान्छेलाई जहिले पनि बलियो बनाउँछ तन्दुरुस्त बनाउँछ